मेरो नाम चाहिँ नमिका देवी भुजेल हो र म चाहिँ अलिपुर डिस्ट्रिक्टबाट हो हैन हाम्रो यहाँ अलिपुर डिस्ट्रिक्टमा चाहिँ धेरै नेपालीहरू कम्ती भएकोले गर्दाखेरि अब मतलब हाम्रो अलिपुर डिस्ट्रिक्टमा चाहिँ धेरैभन्दा पनि धेरै जिरो पोइन्टभन्दा पनि अब धेरै कम्ती छ हैन जग्गा जग्गामा छ धेरै छुट्टिएको छ तर बहुत कम्ती भन्दा पनि कम्ती छ हैन त्यसैले गर्दा चाहिँ हामीले नेपालीले आफ्नो भाषालाई केही ऊ यो गर्न सक्दिन हामी नेपाली भाषालाई डेभलप गर्न सक्दिन हैन अनि हामीले कुनै चिजमा अब अफिसरहरू जहाँ जे अब एप्लिकेसनहरू लेख्नुपर्यो भने पनि कोर्टमा होस् जेसुकैमा होस् हैन हाम्रो नेपाली भाषाको हुँदैन हिन्दी या त इङ्लिसमा लेख्नुपर्छ हैन र हाम्रो आमाबाबाहरू सबैजना नेपाली इङ्लिसहरू हिन्दीहरू त्यति सक्नु हुँदैन धेरै अप्ठ्यारो भएको छ त्यसैले गर्दा हैन र हाम्रो यहाँ मतलब हामीले स्कुल पढ्ने नेपाली स्कुल पनि एउटै छ र अरू इङ्लिस स्कुल पढ्छु भन्यो भने पनि मेन सब्जेक्ट इङ्लिस हुन्छ र सेकेन्ड सब्जेक्ट हामीले हिन्दी बङ्गलाहरू नै चुज गर्नुपर्छ नेपाली चुज गर्छु भन्दाखेरि हुँदैन र कालिम्पोङहरूतिर उनीहरूको मतलब एप्लिकेसनहरू नेपालीमा लेख्छु भन्दा पनि हुन्छ र हाम्रो गाउँमा चाहिँ अब हाम्रो यता चाहिँ अब धेरै ऊ यो छ हैन हाम्रो गाउँमा पनि हामी नेपालीहरू छ तर आदिवासी बिहारी बङ्गाली मुस्लिमहरू धेरै मात्रामा छ उनीहरू पनि हैन हाम्रो गाउँमा मात्रै हामी नेपाली अलिकति भए पनि छ र हाम्रो अलिपुर डिस्ट्रिक्टमा चाहिँ अब बङ्गलै मात्रै नेपाली बोल्छु भन्दा चाहिँ हुँदैन हाम्रो त्यही भएर हामी नेपालीहरूलाई चाहिँ अब धेरै साह्रो परेको छ त्यसैले गर्दा हामीले नेपाली भाषालाई डेभलप गर्नु सक्दैन नेपालीहरूले केही कुछ गर्नु सक्दैन एकता भएर त्यसैले अब चाहन्छु कि हाम्रो नेपालीहरू अगाडि बढोस् भनेर चाहन्छु तर खै त्यस्तो त हुँदैन हैन